विशेष मेरो काम चाहिँ भन्नाले विशेष म एउटा बिजिनेस गर्छु मेरो एउटा किरानाको दोकान छ दोकान किरानामा किरानाको दोकानमा मेरो दाल चामल चिनी अब यस्तैहरू छ त्यहाँबाट चाय पत्तिहरू भयो यो सबै बिक्री गर्छु त्यहाँबाट मेरो दोकानमा त्यत्ति मात्रै नभएर यो पैसा निकाल्ने जुन एउटा एइपिएसको सिस्टम छ त्यो सिस्टमहरू छ म मा मेरो दोकानमा उपलब्ध छ त्यो किरानाकै दोकानमा मेरो पैसाहरू निकाल्ने आधार इनेबल्ड पेमेन्ट सिस्टम पनि राखेको छु अनि रिचार्जहरू गर्ने व्यवस्था पनि राखेको छु त्यसमा अब म स्वयम्ले अब आफ्नो प्रकारको ठन्डा चिजहरू जस्तो आइसक्रिमहरू बनाउने गर्छु अनि यता त्यसै दोकानको साइडमा फास्ट फुड पनि बेच्छु फास्ट फुडमा अब जस्तो मोमोहरू भयो चाउमिनहरू इत्यादि बिरयानीहरू भयो त्योहरू सबै गर्छु अनि त्यसको त्यो फास्ट फुड छोडे्र सब्जीहरू पनि म बिक्री गर्छु सब्जी चाहिँ त्यही अहिलेको बजारमा जुन बजारमा सब्जी पाइन्छ जस्तो अब आलु च्याउहरू भयो बैगुनहरू करेलाहरू यस्तो यस्तो किसिमको सब्जीहरू लौकाहरू भयो यो खालको मतलब सब्जीहरूको व्यापार पनि गर्छु यो चाहिँ तर म दोकानमा मतलब बेसी दिन नराखेर घर घरमा लगेर पनि सर्भिस भन्छ होम सर्भिस पनि गर्छु सब्जीको घर घरमा मान्छेलाई पुगाएर अब कसैले एक पावा राख्छ कसैले कति राख्छ त्यस्तो खालको सब्जी बिजिनेस पनि छ मेरोमा अनि विशेष अब मेरो दोकान मेरो बिजिनेसमा विशेष गरेर अब धेरै किसिमको सुविधाहरू छ धेरै चिजहरू पाइन्छ मेरो दोकानमा र त्यस्तो छ